हाम्रो भारतीय कलामा बाजा बजाउनेदेखि लिएर बाजा बनाउनेसम्म हराइरहेछ पहिला हाम्रो गाउँमा त्यो सारङ्गीहरू बजाउने आउँथ्यो तर अहिले कोही छैन अन्त पहिला अब हाम्रो संस्कृतिक लुगाहरू भयो ढाका टोपीहरू भयो अन्त त्यस्तोहरू अहिले छैन अन्त पहिला अब माटोको भाँडाकुँडाहरू बनाउँथ्यो तर अहिले त्यो त बहुतै कम छ अन्त अब संस अब सितारहरू बजाउने अहिले छ बहुतै कम छ अन्त बनाउने पनि छैन अब